मेरो नाम राई हो र म आज विजय पुस्तकालयको दुई तिनवटा खासियत बताउँछु विजय पुस्तकालय लास्ट यियरसम्म अलिक एक दुईवटा कम्ती पाठहरू लेखेर छापिँदैथ्यो तर योपालि म बोर्डको इक्जामले गर्दा मैले विच विजय पुस्तकालय किनेँ योपालि अति नै राम्रो बुक लेखहरू लेखिरहेको छ विजय पुस्तकालय भाषामा इङ्लि नेपाली हिन्दी इङ्ग्लिस इन्भाइरनमेन्ट एडुकेसन इकोनमी कम्प्युटर एप्प्लिकेसन हिस्ट्री जियोग्राफी पोलिटिकल एडुकेसन अन्य नेपाली यो टपिक यो हामीले सजेसन पाउनु सक्छौँ विजय पुस्तकालयकोमा विजय पुस्तकालयमा हामीले लास्ट यियरको सजेसन सल्भ गरेको पाइन्छ हामीले यो पुस्तकालय किन्दा हामीले अति नै सज सज सजिलो पर्छ एचएस इक्जाम माध्यमिक इक्जामतिर विजय पुस्तकालय अझै खासियत छ यो हामी यो बुक बनाउँदा सेलेक्ट क्वेसनहरू मात्रै छापिएको हुन्छ र हामीले पढ्दा राम्रो स्कोर गर्नु सक्छ विजय पुस्तकालयको अझै खासियत छ हामीले कम समयमा ज्यादा से ज्यादा टपिक मार्क्स टपिकहरू मार्क्सहरू राम्रो कभर गर्नु सक्छ मार्क्स पनि पनि राम्रै औ पढ्यो भनि डल्लै पुस्तक पढ्यो भने हाम्रो मार्कस नाइन्टी आउँछै आउँछ विजय पुस्तकालयको अझै खासियत छ भने हामी नबुझेको हामीले टाइम नभएको सजेसन यसमा बनाएर हुन्छ